हेलो खुसी सुन न मैले तिमीलाई अस्ति भनेको थिएँ नि त्यो टी सर्ट किन्छु भनेर वाइट कलरमा कस्तो दामी त्यो त मैले किनेँ हो सस्तो पनि रहेछ तर त्यो सस्तोमा अब राम्रो रहेछ अरूले भन्छ सस्तो राम्रो हुँदैन तर सस्तोमा त्यो प्रोडक्ट एकदमै राम्रो रहेछ धुँदा अब त्यो लगाएर सुत्दाखेरि पनि भुवा नउठ्ने अब धुँदाखेरि पनि नतन्किने कलर नजाने कस्तो राम्रो त्यहाँ प्रिन्ट भएको पनि नउक्किने कस्तो राम्रो अब धुँदा मैला हुँदा पनि त्यो अब दागहरू बस्ताखेरि धुयो भने गइहाल्ने खाले अब धुँदाखेरि जस्तो नयाँ किनेको त्यस्तै हुने कस्तो दामी मलाई पुरा मनपऱ्यो मेरो साथीले अस्ति मैले लगाएर गएको थिएँ साथीको घर साथीले माग्दै थियो तर म त कहाँ दिन्छु त त्यो मेरो नयाँ सर्ट हो मलाई पुरै मनपऱ्यो अब मेरो सबसे टी सर्टहरूभन्दा सबसेभन्दा फेबरेट त्यही हो अब त्यही भइसक्यो मलाई पुरा मनपऱ्यो त्यो टी सर्ट